अब हाम्रो छेउको स्थल भन्दाखेरि पर्यटकको लागि हेरीहेरी छ अब यहाँ गुल्माको खोला छ त्यहाँ मान्छेहरू धेरै नै जान्छन् त्यहाँ त केही खर्च छैन गयो अब खोलाको बगरमा रेलको त्यहीँबाट लिक छ रेल कुद्ने गर्छ त्यहाँ हेरेर त्यहाँ त खर्च छैन अब यसो आफूलाई खानु केही मन लाग्यो भने छेउमा दोकानहरू छ रेस्टुरेन्टहरू छ अब एक सय दुई सय रूपियाँमा ड्याम्मै नै भइहाल्छ अब उता बजारतिर सहरतिर गयो भने यता सेभेन किङडम छ त्यहाँको कति डेढ सय कति गरेर होला मुल्य एन्ट्रीको अन्त भित्र खेल्ने अलग्गै त्यो पचास साट्ठी रुपियाँ गरेर उता फुलबारीको ड्रिम ल्यान्ड छ त्यहाँ पनि त्यस्तै एक सय बिस एक सय तिस कता छ होला एन्ट्री भित्रको अलग्गै साट्ठी पचास रूपियाँ गर्दै खेल्ने खानेहरू भित्र अलग्गै छ त्यस्तै त्यस्तै छ सिलगडीमा त अब